ए तपाईँ बडा मङमायाबाट बोल्नुभएको

यसो त्यतातिर घुम्न आउने विचार छ अन्त अन्त विचार गरेको त्यहाँबाट टी गार्डन कति टाडा नजिक कुनकुन पर्छ नजिकमा

लप्चू टी गार्डन है भनेपछि त्यस्तो टाडो होइन ए भनेपछि चलिरहेको टी गार्डन चाहिँ कुन चाहिँ हो त्यो रङ्गली रङ्गलियट डङ्कन्स भन्ने चाहिँ त्यहाँदेखि कति टाडो पर्छ

ए हजुर भनेपछि रङ्गलीको हजुर रङ्गलीको छेउछाउतिरै हो ए मङमायाबाट चाहिँ भनेपछि ए भनेपछि मङमायामा बसेर पेसोक लप्चू रङ्गली जान मिल्छ त्यो गेल टी गार्डन भन्ने नि छ नि त्याँ कता हो त्यहाँ चाहिँ त्यो चाहिँ ए ए त्यो गेल टी गार्डनको छेउछाउमा अरू अरू कमान पनि छ भन्छ है हो अलिक पारि है

ए हजुर हजुर ए हजुर अझै छ है ए सिन्कोना नि छ है ए त्यो टिस्टा भेल्ली चाहिँ कता हो सिन्कोना कमान पछाडि हो

ए सिन्कोना कमान है ए मङ्पू र सिन्कोना कमान एउटै है भनेपछि तपाईँको त्यो मङमायामा कुनै होटल लियो त्यहाँदेखि रङ्गली पेसोक लप्चू सबै घुमेर आउनु भ्याइन्छ एकदिनको प्याकेज चाहिँ कति लिनुहुन्छ ए हुन्छ म अर्को हप्ता त्यसो भए आउँछु है त ल